हाम्रो गाउँको मानिसहरूले सामान्य कुरामा पनि ऋण लिने गर्छन् किनभने उनीहरूलाई ससानो खर्च वा कुनै पनि कार्य को लागि ऋणको आवश्यक पर्छ किनभने हाम्रो गाउँमा आय स्रोतको त्यति आमदानी राम्रो छैन त्यस कारण हामीले सानो सानो कुरा हरूको लागि ऋण लिनु पर्दछ र जस्तै हामी ऋण लिनको लागि ब्याङ्क अथवा ब्याङ्क अथवा ब्याङ्क अथवा एसएचजी ग्रुपबाट ऋण लिने गर्छौँ र त्यहाँबाट ऋण लिँदा हामीलाई कति कुराको असुविधा हुन्छ जसमा चाहिँ हामीले एसएचजी ग्रुपको ऋण लिँदा हामीले महिनामा तिर्नु पर्ने रकम तिर्नु नसक्दा त्यसमा हामीलाई साह्रै असुविधा हुने गरेको छ